भारतले उद्यमीहरूका लागि फुल्ने युगको अनुभव गरिरहेको छ त होइन यो मासिने युगको अनुभव गरिरहेको छ किनभने भारत देशमा सरकारको एक क्षत्र नीति छ एकोहोरो नीति छ जसले चाहिँ अरू उद्यमीहरूलाई त्यति फल्ने फुल्ने र आफ्नो काम गर्ने त्यति मौका दिन्छ जस्तो लागिरहेको छैन सरकारले नयाँ व्यवसायलाई सहयोग गर्ने चाँहि कति सरकारी लोनहरूद्वारा यो एसएचजीहरूद्वारा कतिवटा योजनाहरू लागु गरेर गर्ने गर्छन् तर मसिनो मसिनो व्यवसायहरूलाई मात्र त्यति गर्ने गर्छन् जसको जुन व्यवसायको चाहिँ एउटा राज्य स्तरमा वा राष्ट्रिय स्तरमा अनि अन्तराष्ट्रिय स्तरसम्म आइपुग्ने तेस्को सम्भावना हुँदैन तिनीहरूलाई मात्रै सरकारले कसो कसो गरेर धेर थोर दिएको जस्तो गरिरहेको छ तर यदि त्यो व्यवसाय राज्यस्तर अथवा यो अन्तराष्ट्रिय स्तरसम्म आउन सक्ने छ भने सरकारले नयाँ व्यवसाय उद्यमीहरूलाई भन्दाखेरि चाहिँ पुरानै उद्यमीहरू जस्तै अदानी अम्बानीहरू जस्ता उद्यमीहरूलाई मात्र सहयोग गरिरहेका हुन्छन्